म युवा पुस्तामा पर्न गएकोले पुरानो पुस्ताबारे त्यति धेरै ज्ञान छैन तर पनि मलाई लाग्छ पुराना पुस्ताहरूको सोच र नयाँ पुस्ताको सोचमा धेरै भिन्नताहरू छन् समानता भन्नु पर्दा पुरानो पुस्ता र नयाँ पुस्ताहरूमा म जाति प्रेम आफू बसेका जगाहलाई अझ राम्रो बचाउने सोचमा समानता पाउँछु